राज्यको संस्कृतिक सम्पदाको संरक्षण गर्नुको लागी चाहिँ होइन हाम्रो नेपाली भाषा चाहिँ एकदमै भुमिका छ होइन अन्त किनभने अब हाम्रो यो वेस्ट बेङ्गालमा होइन धेरै नै नेपालीहरू बस्छ अन्त कतिजना नेपालीहरू बस्दैन होइन अब उनीहरूले पनि कतिवटा नेपालीहरू बोलीरहेको नै हुन्छ होइन अन्त हाम्रो अब जहीँ पनि आफ्नो आफ्नो कल्चर हुन्छ एउटा होइन आफ्नो आफ्नो त्यो बोल्ने लय हुन्छ भनौँ एउटा होइन अन्त त्यही कारण चाहिँ यो नेपाली भाषा चाहिँ जसले पनि बोले बोली नै रहेको हुन्छ होइन त्यही कारण चाहिँ नेपाली भाषा चाहिँ एकदमै आवश्यक छ